पश्चिम बङ्गाल भन्दा पनि पश्चिम बङ्गाल राज राज्यअन्तर्गत है दार्जिलिङ जिल्लामा जिल्लाको बारेमा भन्नुपर्दा चाहिँ त्यसमा चाहिँ सांस्कृतिक एउटा सम्पदाको रूपमा है दार्जिलिङ कार्निभल एउटा कार्यक्रमहरू मनाउँछ जो भव्य रूपमा मनाउँछ है दार्जिलिङको चौरास्तामा मनाउँछ जसमा चाहिँ अब विभिन्न सांस्कृतिक कार्य नृत्यहरू सांस्कृतिक कार्यक्रमहरू जस्तै नृत्यहरूदेखि लिएर गीत है गीतहरू गाउने जस्तै प्रकारको विभिन्न प्रकारको फेसन सोहरूदेखि लिएर अनि त्यस्तो प्रकारको मनाउने गर्छ होइन जसमा चाहिँ एकदम प्रसिद्ध गायक है सिङ्गर डान्सरहरू पनि ल्याएको हुन्छ जसमा चाहिँ एकदमै भव्य रूपमा मनाउने गरेको हुन्छ मनाउँछ